उबर सेन्टरमा फोन लाग्यो म अघि दार्जिलिङबाट खरसाङसम्म आएको थिएँ तपाईँहरूको उबेर यो सात पाँच छ पाँच नम्बर भएको गाडीमा यसमा मेरो झोला छुटेको छ र यो झोला कसरी मैले पाउन सक्छु होला मेरोमा त्यसमा इम्पोर्टेन्ट डक्युमेन्टहरू छ यो चाँडोभन्दा चाँडो पाउनलाई त्यो गाडी तल सिलगढीतिरै जाने भन्दै थियो कतातिर जान्छ होला यो पाएर मलाई छिटोभन्दा छिटो मलाई यही नम्बरमा सम्पर्क गर्नुहोस् न हुन्छ ल हुन्छ छिटोभन्दा छिटो गर्नुहोस् है